खाना अब खाना बनाउनुको सुरु गर्नु पर्यो है म चाहिँ खाना पकाउनु भन्दा पहिला चामल धोएर राइस कुकरमा लगाएर भात बसाल्छु पहिला हो त्यहाँ त्यहाँदेखिको भात बसाले पछि दाल भिजाएर सब्जी काट्छु सब्जी काटे पछि त्यहाँको प्याज लसुन खुर्सानीहरू काटेर ठिक्कै रेडी पार्छु मसाला त अहिले त पिँध्नु पर्दैन उयो त रेडी नै आइहाल्छ अरे रेडी मेड मसालाहरू त्यो पत्ताकै लगाइदिन्छु सब्जीहरू के सब्जी पकाउनु मन लाग्छ आफूलाई त्यो सब्जीहरू काट कुट पार्यो पकायो दाल पकायो भात पकायो त्यहाँको रातभरि खानापिना पकाएर त्यहाँ नानीहरूलाई खाना अब आफ्नो परिवारलाई बाँढेर खाएर भाँडा कुँडा साफ सफा गरेर घस घरहरू बढार कुँढार गरेर काम सके पछि चाहिँ आराम गरिन्छ आराम गरे पछि अब गफहरू यसो वल्लो घर पल्लो घरकाहरूसँग गफ सफ गरिन्छ कोही बेला कोही बेला त्यसै अरू कामहरू पनि हुन्छ कोही बेला गोड गाडको कामहरू हुन्छ यसो कुनै बेला यसो कोहीमा अदुवा सदुवा पनि अलि अलि रोपिन्छ थुप्रै कामहरू छ त्यता खाना बनाए पछि थुप्रै कामहरू पनि गरिन्छ के गर्नु त्यस्तैहरू गरेरै ब बसेर खाइरहेको छु अहिलेसम्म के भन्नु